ए सुमित्र दिदी ए ठिकै हुनुहुन्छ तपाईँ हेर्नु नि मैले त अस्ति त्यो क्या सोसाइटीबाट एउटा जिन्स पेन्ट किनेको थिएँ कि सेलमा राखेको रहेछ हो स्ट्रेचेबल राम्रो खालको छ बेल बटन पेन्ट कि ग्रिन कलरमा ल्याएको छु एकदम फिटिङ हुन्छ हेर्नु नि यहाँ हो कस्तो राम्रो छ अन्त तपाईँ पनि किन्ने भए किन्नु नि अन्त योगिताहरलाई पनि भनिदिनु हो अन्तखेरि म पनि यहाँ भनिदिउँ भनेको यहाँनिर तुलसी दिदी अन्तु दिदी सरता दिदी कमला दिदीहरलाई पनि भनिदिउँ भनेको कस्तो सस्तो पाँच सौ रुपियाँमा पो त पाउँदो रहेछ होइन अनलाइनले गर्दाखेरि बिजिनेस नभएको होला नि है पहिला पहिला यही प्यान्टहरू कस्तो महँगो हुन्थ्यो अहिले हेर्नु नि पाँच सौ रुपियाँमै पाउँदैछ टी सर्टहरू पनि छ पुरा हो तर टी सर्ट चाहिँ किनिनँ प्यान्ट मात्रै किनेँ मैले